हामी सादा खाँदाखेरि साग सब्जी पकाउँछौँ सादा नै खान्छौँ डेली चाहिँ मासु खाँदैनौँ हप्तामा एक दिन प्रायः हामी सादा नै खान्छौँ मासु पकाउँदाखेरि प्रायः त हामी सब्जी भातै खान्छौँ अरू त त्यही हो